हेलो भन्नुहोस् हेलो सुन्दैछु भन् हजुर हजुर हजुर हजुर यो कृतिका डान्स स्टुडियोबाट कल कल गर्नु भएको छ तपाईँले र यहाँ भ्याकेन्सी भन्नुहोस् न हजुर भ्याकेन्सी छ तपाईँको नानी चाहिँ कति वर्षको होला हजुर हजुर हजुर हजुर सुन्नु हुँदैछ

सुन्नु हुँदैछ फर्स्टमा तपाईँले एडमिसन गराउँदाखेरि चाहिँ फाइभ थाउजन पे गर्नुपर्छ तपाईँको मन्थली फी चाहिँ तपाईँले एउटा मात्रै गराउनुहुन्छ भने चाहिँ तपाईँले डान्सिङ मात्रै गराउनुहुन्छ भने चाहिँ फोर थाउजन लाग्छ तपाईँले सिङ्गिङ पनि गराउँछु डान्सिङ प्लस सिङ्गिङ पनि गराउँछु भन्दा चाहिँ दुइटै गराउनु भयो भने सिक्स थाउजन लाग्छ पर मन्थ फर्स्टमा तपाईँले एडमिसन गराउँदाखेरि चाहिँ फाइभ थाउजन नै दिनुपर्छ एडमिसन फी ए हजुर गर्दा हुन्छ नि फर्स्टमा हेर्नुहोस् न तपाईँलाई फर्स्टमा गराइहेर्नुहोस् अन्त नानीले कुन चाहिँमा बेसी रुचि राखेको जस्तो लाग्यो तपाईँको हिसाबले पछि तपाईँले एउटा मात्रै गराउँछु यसमा बेसी उसलाई रुचि रहेछ यसमा बेसी उसको इन्ट्रेस्ट रहेछ भन्दाखेरि नि मिल्छ नि त्यस्तो पनि दुईजना नानी छ भने चाहिँ तपाईँको म कन कन्सिडर गरिदिन्छु र पनि तपाईँ एकताल मेरो स्टुडियोमै आएर आउनुहोस् न नानीलाई पनि लिएर जहिल्यै आए पनि हुन्छ म स्टुडियोमै हुन्छु भोलि नै आउनु भयो भने पनि हुन्छ आज इभिनिङतिर आउनु भयो भने पनि हुन्छ म स्टुडियोमै हुन्छु फिजहरू यसो हेरिदिन्छु नि कन्सिडर कति पर्सेन्ट गर्नुसक्छु मन्थली चाहिँ तपाईँको त्यही एउटा मात्रै गऱ्यो भने चाहिँ मन्थली तपाईँको फोर थाउजन पर्छ दुइटै गर्छु भन्यो भने चाहिँ डान्सिङ सिङ्गिङ दुइटै गर्छु भन्यो भने चाहिँ तपाईँको सिक्स थाउजन पर्छ हजुर अब अन्त अब हाम्रो पनि त टिचरहरूलाई पनि दिनुपर्छ स्यालेरी तपाईँको एउटा हुन्छ वान एन्ड हाफ आवर अन्त अर्को हुन्छ वान आवर डान्सिङ हुन्छ तपाईँको वान आवर सिङ्गिङ हुन्छ वान एन्ड हाफ आवर सन्डे पनि सन्डे पनि लाग्छ तपाईँको हजुर सन्डे पनि लाग्छ होल मन्थै लाग्छ तपाईँ होइन एकताल अफिसमै आएर एकताल अफिसमै आएर कुरा गर्नुहोस् न भेट्नुहोस् न मलाई त्यसै गरौँ न फोनमा बोलेको र भेटेर बोलेको मिल्दैन हो एकताल अफिसमै आउनुहोस् न अफिसमै गएर अफिसमै बसेर बात बसेर बोलौँ बात मारौँ न हामीहरू फिजहरू मिलाऔँ न हजुर सिक्स थाउजन हो एकताल आ फोनको नेटवर्क पनि त्यति राम्रो भएन

हवस् अफिसमै आएर भेट्नुहोस् न एकताल हुन्छ हुन्छ हुन्छ अफिसमा आएर एकताल मलाई भेट्नुहोस् न

सुन्नु हुँदैछ हेलो हजुर हुन्छ नानीलाई पनि लिएर आउनुहोस् न हुन्छ हुन्छ हुन्छ हवस्